विशेष गरी पारम्परिक अवसरमा नाच्दा मानिसहरूले आफ्ना आफ्ना आफ्ना आफ्ना सांस्कृतिक आफ्ना आफ्ना संस्कारलाई झल्कने प्रकारका नै लुगाहरू लगाउँछन् जस्तो कि पन्जाबीय पन्जाबीहरूले आफ्नै प्रकारका पहिरन लगाउँछन् राजस्थानी गडवाडी अरूले जुन अब नर्थ इस्टमा होइन पूर्वान्चलमा बस्ने आसामिसहरूले असमका मेखला चादरहरू लगाउँछन् आदिवासीहरूले आफ्ना आफ्ना लगाउँछन् र हामी पनि अब भारतवासी भारत भूमिमा नै बस्ने हामी नेपाली भएकाले हामीले पनि आफ्ना अब डान्स नृत्यहरू गर्दा मारुनीले मारुनीको लुग लुगाहरू लगाउँछन् जस्तो कि चौबन्दी चोलो फरिया नेवारीहरूले हाकुपटासी जस्ता यस्ता लुगाहरू लगाउँछन् विशेषतः नेपालीहरूले चौबन्दी चोलो फरिया यस्ता आभूषणहरू लगाउँछन् शिरबन्दी कण्ठा यस्ता आभूषणहरू लगाउँछन्